हाम्रोतिर त यहाँनिर थरीथरीका समूहहरू बस्छन् थरीथरीका संस्कृति समूहहरू बस्छन् बिहारी मुस्लिम बङ्गाली सबै सबै सबै नै बस्छन् यहाँनिर धर्म आफ्नो आफ्नो छ है आफ्नो आफ्नो धर्म आफू आफूले मान्छौँ अन्त उनीहरूको उयोसँग पनि अब हामी मिल्नै पर्छ कोही बेला हो अन्त हाम्रो पनि अब दसैँ हुन्छ तिहार हुन्छ है तिज हुन्छ पर्व चाडबाड आउँछ त्यति बेला पनि उनीहरूले अब सहमती गर्छ त्यस्तो उयो त हुँदैन उनीहरू पनि अब आउँछ अन्त अब पूजा हुन्छ दुर्गा पूजा है के अरे जसरी छठ पुजा हुन्छ बिहारीहरूको लागि त्यसरी नै अब हामी जान्छौँ उनीहरूको लागि हामी पनि अब सहमत गर्छौँ मना मनाउँछौँ जान्छौँ अनि अब गर्छौँ हामीले पनि उनीहरूले पनि गर्छौँ गर्छ उनीहरूले पनि अनि हामी पनि यहाँनिर थुप्रै छ हाम्रो पनि सांस्कृतिक कार्यक्रम मनाउँदै मनाउँदै मनाउँदै मनाउँदै ल्याएको छौँ छोडेको छैनौँ हामीले यसरी छोड्नु हुँदैन पनि है अब पहिल्यैदेखि नै मनाउँदै मनाउँदै ल्याएको अब यो यसलाई त एकदम जोगाएर राख्नुपर्छ है हामी त हामीले गऱ्यौँ गऱ्यौँ अबको नानीहरूले पनि यो गर्नै पर्छ हामीले गऱ्यौँ भने पो सबै अब यो नानीहरूले पनि सिक्दै सिक्दै सिक्दै सिक्दै जान्छ र पछिसम्मको लागि यो बढ्दै जान्छ र हुन्छ है हाम्रो उयो के अरे सांस्कृतिहरू त्यसले गर्दाखेरि चाहिँ यो हामीले गर्नै पर्छ मनाउँछौँ पनि अब मुस्लिमहरूले पनि आफ्नो उनीहरूले मनाउँछ इद मनाउँछ हो उनीहरूको आफ्नो आफ्नो मनाउँछ त्यहाँ मनाउँदा पनि अब हामी त्यसमा अब केही भन्दैनौँ है सहमतै गर्छौँ बङ्गालीहरूको पनि हुन्छ आफ्नो आफ्नो लक्खी पूजा भन्छ कुनि के भन्छ उनीहरूको पनि हामी अब त्यसमा पनि अब जान्छौँ गर्छौँ हो त्यस्तै हो अब त्यसरी मनाउछौँ अब हामीले